अहिलेसम्म मैले सबैभन्दा चुनौतिपूर्ण गरेको पौडीको कसरत भनेको त्यस्तो खासै त गरेको छुइनँ तर पनि हामी साथीभाइसित मिलेर वनभोज खान जाँदाखेरि भालेपुलमा खेलेको त्यो प्रथमपल्ट गरेको पौडी चाहिँ मलाई अझसम्म पनि याद आउँछ किन भन्दाखेरि हामी चारजना केटाहरू थियौँ साथीहरू थियौँ त्यतिबेला हामीले एकार्कासँग चाहिँ कसरी हामी यहाँदेखि पल्लोपट्टि पौढेर जान सक्छौँ भन्ने एउटा खेल खेलेको थियौँ त्यतिबेला चाहिँ एकदमै साह्रो परेको थियो पौढिनको लागि र मलाई धेरै प्रकारको यो कठिनाईहरू सामना गर्नु परेको थियो चुनौतिहरू सामना गर्नु परेको थियो यो सबैभन्दा ठुलो चुनौति रहेको थियो मलाई अनि मैले त्यतिबेला त मोटामोटी अन्दाजी हिसाब लगाउँदाखेरि दस मिनटदेखि लिएर पन्ध्र मिनटसम्म म पौढिएको थिएँ एकपल्टदेखि नबिसाइकन